सुनिल छेत्री सुनिल छेत्री चाहिँ अब खेलकुदका क्याप्टन र यो भाइचुङ भाइचुङ भोटिया चाहिँ खेलकुदका भाइस क्याप्टन भाइस क्याप्टन हुन् उनीहरू चाहिँ अब खेलकुद खेलकुद अब हुन्छ नि यो गोली अब खेलकुद गोलीहरू खेलेर उनीहरू चाहिँ अब धेरै पैसाहरू कमाउँछ यिनीहरू चाहिँ अब वर्ल्डमा चाहिँ सबै सबैभन्दा अब ठुलो अब खेलकुदका विद्यार्थीहरू हुन्